नेपाली मानिसहरूले आफ्नो पहिचान र आफ्नोपनको भावना व्यक्त गर्न भाषिक प्रकृतिअनुसार लेग्रो तान्ने थेगोहरू भन्ने उखान टुक्का बागधाराको प्रयोग गर्ने परिस्थितिअनुसार भाव वा लय परिवर्तन हुने अनि बालबालिकालाई बोलाइने भाषा अथवा बोलाउँदा प्रयोग गरिने भाषा आदिद्वारा आफ्नो पहिचान र आफ्नोपनको भावना व्यक्त गरे गर्नलाई आफ्नो भाषाको प्रयोग गर्ने गर्छन्